मलाई मनपर्दो ट्रेक थियो मेरो सन्दकपुरको ट्रेक सन्दकपुर चाहिँ हाम्रो वेस्ट बङ्गालको सबसे हाइएस्ट पिक छ है अनि त्यहाँ चढ्ने त्यहाँ ट्रेकिङ जाने सबैको एउटा इच्छा हुन्छ मेरो पनि थियो मैले दुई हजार बिसमा यो ट्रेकिस यो ट्रेकमा जानु पाएँ है अन्त मसँग मेरो हामी छजना साथी भाइ थियौँ हामी छजना साथी भाइहरू फस्ट हामी यहाँबाट बिहानै गाडी गरेर माने भञ्ज्याङ पुग्यौँ माने भञ्ज्याङदेखिको एक दुई बजी हाम्रो उकालो चढाऊ ट्रेकिङ स्टार्ट भएको थियो अनि उकालो त्यहाँ दुई तिन बजीदेखि उकालो ट्रेकिङ गर्दा तपाईँले धेरै धेरै राम्रो ठाउँहरू भेट्नु सक्छ जस्तो सबसे फर्स्टमा हामीले चित्रे भेट्यौँ चित्रे धेरै रमाइलो छ त्यहाँ हामी खाजा पानीहरू खायौँ चिया खायौँ अनि त्यहाँबाट बिस्तारै हामी लाग्यौँ यति चित्रदेखि उता तपाईँको अलिकति अलिकति अब मान्छे नबस्ने ठाउँहरू छ है अब त्यहाँनिर त्यति दोकानहरू पाउनु हुँदैन त्यहाँदेखिको चित्रेमा मजाले खाना साना गरेर हामी उता लाग्यौँ उता लाग्यो पछि तपाईँको नेसनल पार्क भेट्छ साङ्ग्रिला नेसनल पार्क त्यहाँबाट छिरेर त्यहाँबाट पास काटेर हामी साङ्ग्रिला नेसनल पार्कदेखि गएर गैरीबास भन्ने ठाउँमा एकदिन त्यहाँ बितायौँ रात त्यहाँ बिताएर गैरीबासदेखि फेरि बिहानै भोलि बिहानै हामी च हिड्यौँ हिनेर हामी सन्दुकपुर पुग्यौँ सन्दुकपुर पुग्दाखेरि धेरै हिम भई हिमको वर्षा भइरहेको थियो है अन्त त्यहाँनिर मजाले हामीले त्यसलाई इन्जोई गर्न पायौँ त्यसलाई पनि रमाउनु पायौँ त्यहाँदेखि सन्दकपुर त्यो रात बसेर भोलिपल्ट हामी फालुटतिर लाग्यौँ तर फालुटतिर जाँदाखेरि हामी त्यति हिँड्नु नसक्दा हामी फालुटको आधी बिचबाटै हामी मोले भन्ने ठाउँ झरेर त्यहाँ तल रिम्बिकको त्यता बसेर चाहिँ बिहान रिम्बिकबाट हामी फर्क्यौँ आफ्नो घरतिर फर्क्यौँ त्यहाँदेखिको हाम्रो त्यतिकै ट्रेकिङ समाप्त भयो